म चाहिँ अङ्मित लेप्चा हो है मेरो आप्पाको नाम चाहिँ रेमन लेप्चा हो म चाहिँ अल्गडा मिरिक सन्तुक बस्तीमा बस्छु मेरो एउटा नानी छ नानीको नाम चाहिँ क्याल्भिन लेप्चा हो मेरो हज्बेन्ड चाहिँ छैन है म चाहिँ बस्तीमै बसेर खेतीपाती साग सब्जी फलफुल है बालीहरू लाउने गर्छु र म चाहिँ बस्तीकै कामहरू गरेर अहिलेसम्म मेरो जीवनलाई म गुजारी राखेको छु म है बस्तीमै कामहरू गरेर मेरो नानीलाई पनि मैले पढाइराखेको छु पढाउन सकिराखेको छु र है सबै कामहरू गर्न सकिराखेको छु